म त खाना त उहिलेदेखि बनाउँछु नि अब खाना त बनाउनु पर्छ अब खाना नबनाए पनि हुँदैन खानु पर्यो आफू पनि पाहुनालाई दिनु पर्यो भोकै पठाउनु त भएन बनाउनै पर्यो तर खाना बनाउन अल्छी चाहिँ लाग्दैन बनाउँछु खाना त मलाई त खाना बनाउन रिस उठ्दैन खुसी नै लाग्छ पाहुनाहरू आएको पनि मन पर्छ रिस उठ्दैन खाना म त छिट छिट छिटो पकाउँछु हो अन्त त्यही भएर चाहिँ रिस उठ्दैन साथी भाइहरू आउँदा रिस उठ्दैन पाहुना आउँदा पनि खाना छिटै बनाउँछु दिइ पनि हाल्छु खानाहरू बनाउनु चाहिँ रिस उठ्दैन मान्छेहरूले मन पराउँछ खाना छिटो बनाउँदो रहेछौ भनेर रिसाउँदैन रहेछ भनेर भन मन पर मन पराउँछ मन पर्छ भनी भन्छ